म दार्जिलिङ दार्जिलिङबाट सिलगढीसम्म तल जानेछु अनि जाँदा चाहिँ मेरोमा भाडा पनि छैन अनि जिपे गर्दा हुन्छ भनेर चाहिँ अब तपाईँलाई सोध्दैछु अब भाडा पनि छैन अब बाटो पनि टाढाको छ अनि सिलगढीमा अब सिलगढीको जिपे गर्दा हुन्छ होला तपाईँलाई अनि दार्जिलिङबाट चाहिँ जाँदा मेरोमा पैसा पनि थिएन एक रुपियाँ पनि थिएन गोजीमा अनि मैले चाहिँ अब पैसा थिएन मेरो फोनमा थियो जिपेमा अनि मैले जिपे गर्दा हुन्छ होला है अनि पैसा नभएर कति हुन्छ त्यहाँदेखि जिपेहरू चलाउँदैछु जिपेहरू गर्दा चाहिँ जिपे गर्दा हुन्छ होला तपाईँलाई है अन्त चाहिँ के भन्छु भन्दा चाहिँ अब टाढै पर्छ टाढै अब दार्जिलिङबाट चाहिँ अब टाढै पर्छ अनि पैसाहरू पनि थिएन मेरोमा अनि मैले चाहिँ जिपे गर्दा हुन्छ होला है अनि अब पैसाहरू नबोकेको कारणले चाहिँ अहिले चाहिँ जिपेहरू यही अहिले चाहिँ चल्छ र युज हुन्छ र अब तपाईँलाई जिपे गर्दा हुन्छ भनेर मैले सोधेको अनि अब के भन्दा भन्दा चाहिँ अब सबै ठिकै नै हुन्छ होला अनि जिपे गर्दा हुन्छ होला सायद अनि तपाईँलाई के हुन्छ अनि मेरोमा अब दार्जिलिङ स्ट्यान्डदेखि चाहिँ सिलगढी जाँदा चाहिँ पैसा एउटा पनि थिएन जिपेमा थियो अनि जिपे गर्दा हुन्छ होला तपाईँलाई भनेर चाहिँ मैले भनेको नि अन्त चाहिँ अरू चाहिँ अब पैसा पनि थिएन जिपे गर्दा हुन्छ होला भनेर चाहिँ मैले भनेको जिपे गर्दा हुन्छ होला भनेर मैले भनेको